हेलो सर ए तपाईँ ट्याक्सी ड्राइभर बोल्नुभएको हजुर अन्त कहाँ हुनुहुन्छ तपाईँ ए म आउँदैछु त भकालीसम्म कति हो ट्रिप भकालीसम्म ट्रिप कति हो पैसा छ सौ रुपियाँ बेसी भएन ए बेसी टाइम लाग्दैन त हो ए दुई तिन घन्टाको मतलब ट्रिप हो बाहिरबाटको अलिक अलिक कम्ती मिलाइदिनु न बेसी होइन खालि गएर आउनु मात्रै त हो

हैट् चार सौ भए पनि बेसी भयो त्यही त अलिक मिलाउनु न हो अब हामी चिनाजानी हो हैट् अब दाइ यस्तो गर्छ त ए उयो गरेको तपाईँलाई म यत्रो दिन तपाईँसँग छ सौ त बेसी भयो नि हो अन्त चार सौ कतिजना कतिजनासम्म अँट्छ तपाईँको गाडीमा तिनजना अँट्छ अँ त्यही त कति माइलेज त राम्रो होला गाडीको गाडी त ठिकै होला ए त्यही त गाडी एकदम चकाचकै होला हामी त्यस्तै आउँछु तिनजना जस्तो आँट्छ होइन अँ हजुर तिनजना जस्तो आउँछ हामी त्यही त सबै फोरेनरहरू हो त साथीहरू ट्रिपमा आएको नि त हामी उनीहरूसँग मिलेर हजुर अन्त कहाँ अहिले त तपाईँ कहाँ हुनुहुन्छ त अन्त हामी अब हामी अब भर्खर चढेको त अन्त हामी अब जस्तो पुग्छौँ यो एयरपोर्ट बेसी त टाइम लाग्दैन हामीलाई त्यति बेला तपाईँलाई कल गर्छु नि त हजुर हजुर एयरपोर्ट पुगेर चार सौ बेसी भयो त अलिक कम्ती गर्नु न हौ कति अब कति तिन सौ हुँदैन अँ त्यही त त्यता गएर आउने त होला तिन सौमा बात कन्फर्म गरौँ ल ल ल ल अँ म त्यतिखेर नि मिलिहाल्छ नि भोलिपर्सितिर आउने त हो

तपाईँलाई एयरपोर्ट पुगेपछि म कल गर्छु ल ल थ्याङ्क्यु दादा ल